हेलो ए हजुर

हुन्छ ला के भएछ अँ अँ अँ हजुर अँ अहिले कस्तो कस्तो छ अहिले ए कहिलेदेखि कहिले भएको ए कहिलेदेखि भएको त्यस्तो

ए अँ अँ ए हुन्छ हुन्छ त्यो त्यो भने हजुर खानासाना खाना खायो

ए भोकले त होइन होला नि ए हजुर हुन्छ हुन्छ त्यसो हो भने हुन्छ हुन्छ